हाम्रो घर रेस्टुरेन्टमा विशेष गरी म पुगेको थिएँ अनि त्यहाँनिर बस्दाखेरि मैले खाना अर्डर गरेको थिएँ खानाको अर्डर गर्दाखेरि विशेष गरी त्यहाँनिर चिकन चिल्ली अनि साधारण त्यहाँनिर खाना भात दाल सब्जी जुन चाहिँ मैले मँगाएको थिएँ अनि त्यहाँनिर बसिसकेपछि मँगाएको केहीबेरमा नै त्यहाँनिर झट्ट उनीहरूले ल्याइदियो अनि खाँदाखेरि एकदमै आफ्नो घरमा खाएको जस्तो एकदमै आफूलाई सजिलो लाग्यो अनि त्यो खानु एकदमै फेरि पनि भोलि पनि आउँजस्तो खालको उनीहरूले आफ्नै एउटा परिवेशमा आफ्नै ठाउँमा त्यहाँनिर पुगेको जस्तो प्रकारले उनीहरूले दिने गरेको रहेछ अनि मैले त्यो चिज लिएँ जुन चाहिँ खानाहरू खाएँ एकदमै मिठो स्वादिष्ठ लाग्यो अनि त्यो खानाहरू भोलिको दिनमा पनि म त्यो ठाउँको जुन चाहिँमा गएर मैले खाएको थिएँ खाना अनि सबै मेरो साथीहरू भयो मेरो आफन्तहरू भयो अनि विशेष गरी मैले बाटोमा भेट्नेहरू जो यात्रा गर्ने यात्रीहरूलाई पनि त्यो ठाउँमा गएर चाहिँ खाइदिने मैले उनीहरूलाई पनि सर सल्लाह दिएँ अनि त्यहाँनिर उनीहरूको पनि मैले त्यहाँनिर एडभर्टिजमेन्ट गरिदिए जहाँनिर चाहिँ त्यो ठाउँमा गएर चाहिँ साधारणभन्दा साधारण मिठो प्रकारले चाहिँ उनीहरूले खान सकोस् भन्ने हिसाबले चाहिँ मैले साथीभाइहरूसँग राम्रो कुराहरू गरेँ अनि उनीहरूले पनि त्यो ठाउँमा जाने निश्चित गरेको छ अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ म त्यहाँनिर खाँदाखेरि चाहिँ भनेको समयमा आए तापनि अलिकति त्यो चिसो चिसो खानाहरू आइपुगेको कारणले गर्दाखेरि अहिलेको समयमा एकदमै अलिकति चिसो हुनाले गर्दाखेरि अब म त एउटा पेटको अलिकति रोगी नै छु त्यसकारणले गर्दाखेरि त्यो चिसो खानाले गर्दाखेरि मेरो शरीरमा नै एकप्रकारको मलाई बिसन्चो बनायो जुन चाहिँ खानाले गर्दाखेरि जुन चाहिँ दाल थियो दाल पनि राम्रोसँग तातिएको थिएन अनि नतताइकन उनीहरूले लिएर आउँदाखेरि जुन चाहिँ म भोक लागेको थियो भोक को जुन जुन चाहिँ भोक लागेको बेलामा चाहिँ मैले एकैचोटि त्यो लिँदाखेरि मलाई एकदमै त्यो खानाले चाहिँ मलाई एकदमै बिसन्चो बनायो अनि अहिलेसम्म पनि मलाई त्यो खाना खाएकोले गर्दाखेरि म अरू चिज पनि हेर्न पनि सकेको छुइनँ अनि खान पनि सकेको छुइनँ अनि त्यसकारणले गर्दाखेरि चाहिँ अब भोलिको दिनमा पनि त्यो दोकानले धेरै अझै मार्केट लिनु पर्छ तर त्यस्तो प्रकारको चिसो खाना र चिसो दालले गर्दाखेरि चाहिँ अरू आउने त्यहाँनिर यात्रीहरलाई पनि धेरै असजिलो बनाउँछ भन्ने लागेको छ त्यसकारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ त्यो ठाउँमा जानुको सट्टा अर्को दोकानतिर म भोलिको दिनमा जानेछु भन्ने मैले निश्चित गरेको छु